मैले मिन्त्राबाट एउटा विन्टरमा लगाउने ज्याकेट मगाएको थिएँ त्यो ज्याकेट चाहिँ किन मगाएछु जस्तो भइरहेको छ अहिले त्यो ज्याकेटको मलाई कस्तो मनपर्ने निलो कलरमा मगाएको थिएँ कलर त एकदम अर्कै कलर भएर आएछ निलो त होइन त्यो पर्पल कलर आएछ अन्त त्यो एकदम मलाई नम्बर वान एक त पहिलोपटक चोटि त मलाई त्यो कलरै म त्यो रङै मनपरेन अन्त अर्को त्यो त्यसको मैले एक अन्त मैले कहिले मैले एक हप्ता भयो मगाएको एक हप्तामा मैले दुईपल्ट लगाए होला र दुईपल्ट लगाउँदाखेरि त्यसलाई धोएको थिएँ कलर त सबै लग्यो कलर त सबै बगेर अहिले त रङ उडेर फेडेड भयो अन्त त्यो खासमा चाहिँ त्यो ज्याकेट चाहिँ मैले चाहिँ मेरो बहिनीलाई उसको त्यो बर्थडेको लागि मगाइ दिएको थिएँ र त्यसको कलर निलो आएकोले गर्दाखेरि चाहिँ मैले लगाए ठिकै छ होला भनेर त्यो कलर त अब मैले चाहिँ मैले नि सोचेँ अहिले सोच्दाखेरि मैले त्यो कलरलाई त्यो ज्याकेटलाई चाहिँ फर्काइ दिएको भए पनि हुने थिएछ भइरहेको छ अहिले एकपल्ट धोएको हो धुँदाखेरि सबै रङ उडेर गयो त्यसको धुनु त रङ त उड्यो उड्यो त्यसलाई मैले त्यसको त्यो ए चेनवाला मगाएको थिएँ अगाडि चेन र त्यसलाई फेरि त्यसलाई कभर गर्ने ट्याक ट्याकखाले टाँक पनि थियो त्यो चेन चाहिँ न राम्रोसँगले उकालो सर्छ न राम्रोसँगले ओह्रालो नै झर्छ त्यो चेनको पनि एक कस्तो राम्रो एकदमै त्यो खराब छ त्यसको क्वालिटी नै त्यो भयो यस यसरी यो यदि यसरी नै अब सामानहरू राम्रो यसरी भनेको जस्तै आफूले मगाएको जस्तै भने अनुसार आएन भने चाहिँ अब यो मिन्त्राबाट मान्छेहरूले मगाउनै छोड्छ एकदिन अनि अर्को यो ज्याकेटको मैले साइजको कुरा गर्दाखेरि साइज चाहिँ मैले मगाएको थिएँ मलाई लार्ज हुन्छ आइपुगेछ एक्सएल तर पनि अब मैले सोचेँ अनुसार विन्टरमा होइन ठन्डा महिनामा त भित्रबाट अझै लगाउनु पर्छ स्वेटरहरू लाउनु पर्छ अझै थप्दाखेरि ठिकै हुन्छ होला भनेर मगाएको थिएँ त्यो त ठिकै छ अब होइन साइज पनि भनेको अनुसारै आएन यसको जुन चाहिँ त्यो सिलाइहरू छ त्यो घाटुन चाहिँ मैले यो यो घाँटीको सिलाइ यो यस्तो मेन चाहिँ जुन चाहिँ यो यस्तो के भन्छ यो हातको यो हातको सिलाइ जुन चाहिँ हुन्छ हात त्यो लम्बाइ जुन चाहिँ त्यो सिलाइ चाहिँ च्यारक च्यारक परेको छ त्यो सिलाइ चाहिँ अब एकदम बाहिरबाट हेर्दाखेरि नै नि त्यहाँ छ्याङ छ्याङ देख्ने टाइपको सिलाइ छ त्यो सिलाइ पनि मनपरेन मलाई चाहिँ त्यो अनि त्यसको त्यो मैले एउटा के भन्छ टोपी टोपी चाहिँ मैले त्यसको जुन चाहिँ ज्याकेटमा त्यसको त्यो टोपीसँगै ज्याकेट मगाएको थिएँ खासमा चाहिँ त्यो खालके मैले चाहिँ खासमा चाहिँ त्यो टोपी धुँदाखेरि चाहिँ कोहीबेला अब लाउँदाखेरि पनि टोपी अलग्गै ज्याकेट अलग्गै गरेर चाहिँ लगाउनु चाहिँ लगाउनु पर लगाउनुसक्छ भनेर चाहिँ अलग अलग यसरी चेनले खोल्दाखेरि पनि खोलिने खालके टोपी मगाएको थिएँ तर त्यो चाहिँ त्योसँग टालिएको आइपु आएछ तर पनि मैले तर त्यो राखेँ त्यो त्यस्तो खालेके चाहिँ मलाई त्यो भनेको अनुसार चाहिँ आएन अनि मैले अगाडिको टोपीलाई बाँध्दाखेरि त ट्याप्पै त हुनुपऱ्यो नि होइन डोरी त्यो डोरी पनि थिएन अन्त यो ज्याकेटको चाहिँ मलाई चाहिँ यो ज्याकेटको मलाई केही केही केही मनपरेन अब नेक्स्ट सा अब अर्कोपल्ट चाहिँ म सायद मगाउँदिन यसलाई यो मिन्त्राबाट चाहिँ मलाई एकदम गुनासो छ यो ज्याकेटको चाहिँ न भने जस्तो कलर आयो न भने जस्तो क्वालिटी नै आयो न साइज आयो न सिलाइ ठिक छ न यसको न टोपी छ भनेको नै आएन अब अब अब बि बिचमा अब पछि पछि गएर चाहिँ यो मिन्त्राबाट म चाहिँ सामान चाहिँ मगाउन छोड्छु